मैले हालैमा दार्जिलिङ सहरबाट एउटा बिके स्टोर नामक मोबाइल दोकानबाट एउटा फोन लिएको छु जस्को नाम टेक्नो क्यामन ट्वेन्टी प्रो हो अनि यो फोन मैले अफोर्डेबल दाममा किन्न पाएँ यस मोबाइलको बनावट अरू फोनदेखि छुट्टै भएको कारणले यस फोनले छिट्टो आकर्षण पार्छ यस मोबाइल फोनका धेरै आकर्षनिक फिचर्सहरू छ अनि यस मोबाइल फोनबाट धेरै राम्रा राम्रा तस्विरहरू खिच्न मिल्छ अनि यस फोनबाट अत्यन्तै राम्रो क्वालिटीका भिडियो खिच्न सकिन्छ अनि यो फोन एक घन्टाभित्रमा नै एक पर्सेन्टदेखि सय पर्सेन्ट हुने गर्छ अनि यस फोनमा एचडी क्वालिटीमा गेमहरू खेल्न सकिन्छ अनि यस मोबाइल फोनका साउन्ड क्वालिटी मलाई धेरै नै राम्रो लागेको छ अनि यस फोनले मलाई मौसमको बारे एक दिन अगाडि नै जानकारी दिन्छ अनि यो फोन किन्दा मैले यो फोन साथ साथै धेरै उपहारहरू नि पाएको छु यो फोन किनेर म धेरै सन्तुष्ट छु अनि यो फोन मैले मेरो साथी भाइ दिदी बहिनी र छर छिमेकी सबैलाई सजेस्ट गर्छु